मेरो साना गतिविधिहरू चाहिँ म योगा गर्छु म डोरी पनि लगाउँछु यसमा चाहिँ के छ भन्दाखेरि चाहिँ म चाहिँ बिहान उठेर योगा गर्छु योगाले चाहिँ एकदमै आफ्नो शरीरलाई स्वस्थ बनाउँछ आफैलाई दिनभरि एक्टिभ बनाउँछ अनि दोर् म किन दौड्छु भन्दाखेरि चाहिँ मेरो स्वास्थ्यको लागि दौड्छु मेरो शरीर राम्रो होस् भनेर दौड्छु यसमा चाहिँ सानो सानो भन्दाखेरि चाहिँ मेरो स्वास्थ्य अलिक राम्रो हुन्छ मलाई छिटो बिमारहरू हुँदैन मेरो दिनभरिको सबै कामहरू म आसानीले गर्छु यसैकारणले चाहिँ योगा चाहिँ योगा अनि दौड चाहिँ मेरो लागि चाहिँ एकदमै स्वस्थ्यको लागि राम्रो पनि छ म यसलाई अप्नाउँछु पनि अनि यसलाई चाहिँ म म मात्रै होइन अब अरूलाई पनि म त्यही भन्नु चाहन्छु कि योगा चाहिँ एकदमै राम्रो हो आफ्नो शरीरको लागि त्यसै गर्नुहोस् अनि यसलाई चाहिँ मैले अहिले पनि कायम चाहिँ राखिरहने नै छु